तिन दिनअघि मैले मार्केटबाट एउटा कुर्ती किनेको थिएँ हेर्दा त त्यो कुर्ती एकदमै खपत हुने खालको अनि राम्रो क्वालिटीको देखिएको थियो तर मैले त्यस कुर्तीलाई एकपल्ट लगाएर पानीले धोइसकेपछि दोस्रोपल्ट लगाउन खोज्दा त्यस कुर्तीको रङ पनि पहिलाको भन्दा खुइलिएको अनि सँगसँगै त्यस कुर्तीको साइज पनि घटेको पाएँ र म यस्तो प्रकारको प्रतिक्रियाले म एकदमै दुखित छु किनभने जस्तो प्रकारको कुरा सोचेर मैले कुर्तीलाई किनेको थिएँ त्यस्तो प्रकारको परिणाम नपाउँदा म एकदमै दुखित छु